मलाई मनपर्ने पौडीको गन्तव्य चाहिँ पोखरी हो किनकि त्यहाँ धेरै ज्यानको खतरा पनि हुँदैन अनि कथाङ्काल केही भइहालेमा आफ्नो ज्यानलाई सजिलै बचाउन पनि मिल्छ या जतिसक्दो केही ठुलो खति हुनसक्ने जस्तो सम्भावनाहरू पोखरीमा आइपर्दैन र मैले पौडी खेल्न जाने क्षेत्रमा कुनै नदी र जलासाय छ भन्ने प्रश्नको उत्तरमा चाहिँ त्यति धेरै चाहिँ छैन भनेर आफ्नो उत्तर दिन चाहन्छु